अफकोर्स धेरै रमाइलो भइहाल्छ भइहाल्छ नि अब ट्रेकिङहरू जाँदा धेरै साथीभाइहरू भेट्छ रमाइलो हुन्छ बातचित धेरै हुन्छ हाम्रो साथीभाइहरूसँग रमाइलो घुमफिर यताउता धेरै अब जग्गाहरू हामी घुम्न पाउँछौँ देख्न पाउँछौँ घुमफिर गर्न पाउँछौँ पौडी खेल्ने अब धेरै रमाइलो हुन्छ खोलामा गइकन गरम भएको बेला पौडीहरू खेल्नु एकदमै खेल्दाखेरि एकदमै रमाइलो हुन्छ हामीलाई खेल्दाखेरि धेरै हामी होसियारी पनि हुनुपर्छ किनभने अब हामी जब पानीभित्र पस्दाखेरि चाहिँ हामीले धेरै अब होसियारी साथ हामी पानीमा पसेर पौडीहरू खेल्नु पर्छ किनभने हाम्रो मुख नाकतिर कानहरूतिर पानी पस्यो भने धेरै अब प्रभाव पार्ने गर्छ कानतिर पानी पस्यो भने अब कानहरू पाक्ने गर्छ बिमार हुने गर्छ नाकहरूतिर हाम्रो मुखहरूतिर पानी पस्छ भनेर हामी पहिलाबाट नै होसियारी भएर चाहिँ हामी पौडी खेल्नुपर्छ रमाइलो हुन्छ र खेल्नुभन्दा अगाडि हामी आफै होसियारी हुनु पर्छ र हाम्रो साथी भाइहरूलाई पनि पहिलैबाट हामीले हेसियारी गराउनु पर्छ खेल्नुभन्दा अगाडि धेरै सल्लाह सुझाउ दिनु पर्छ त्यो सल्लाह सुझाउबाट नै साथी भाइहरूले पनि धेरै रमाइलो त्यहाँबाट हामी धेरै रमाइलो र हामी मज्जाहरू पनि लिने गर्छौँ पौडीहरू खेल्दाखेरि धेरै रमाइलो हुन्छ